दार्जिलिङ जिल्लाको विशेष गरेर घुम्ने ठाउँहरू भयो है बोटानिकल गार्डन बतासे लुप र जापानिस टेम्पल अब बतासे लुप भन्नाले चाहिँ त्यहाँनिर एकजना गोर्खाको त्यो खुकुरी राखेको छ है जुन चाहिँ त्यो एउटा गोर्खाको वीरको प्रतीक त्यहाँनिर राखेको छ र विशेष गरेर त्यहाँनिर चाहिँ टोय ट्रेन एक राउन्ड भनेर जानुहुँदाखेरि चाहिँ त्यसलाई चाहिँ मजाको देख्ने है टुरिस्टहरू इफेक्ट एफेक्सन त्यो एउटा मूल केन्द्रबिन्दु रहेको रहेको छ बोटानिकल गार्डनमा पनि धेरै टुरिस्टहरू जाने गर्दछ बोटानिकल गार्डनको जुन त्यहाँको गार्डनभित्रको जुन फुलहरू छ है फुलबारीहरू मजाको र बाटोघाटोहरू राम्रो एकदम स सफा त्यहाँको इन्भाइरोमेन्ट राम्रो भएको कारणले गर्दा है धेरै जाने गर्दछ र जापानिस टेम्पल चाहिँ अब ब्रिटिस पालामा जुन प्रकारले ब्रिटिसहरू आए है एउटा टेम्पल बनाएको थियो त्यो एउटा अहिले धरोहरको रूपमा है अहिले उपस्थित भएको छ यो एउटा यसलाई हेर्नको निम्ति देश विदेशबाट पर्यटकहरू धेरै मात्रमा आउने गर्दछन्